हजुर मैले हातले बनाएर कार्ड मेरो साथीलाई दिएको थिए सानो हुँदाखेरि अनि हामी मैले त्यतिखेर दिँदाखेरि त्यो विशेष गरी हामी फ्रेन्डसिप डेमा चाहिँ दिने गर्थ्यौँ आफैले बनाएर त्यो त्यसमा चाहिँ हामीले भित्र चाहिँ मज्जाले आफ्नो भावनाहरू पोख्न सक्थ्यौँ अनि त्यसमा चाहिँ मलाई त एकदम सानो हुँदा मलाई अब चित्र गर्नु चाहिँ आउँदैन थियो तर पनि मैले जानी नजानी मैले मलाई आ अझैसम्म थाहा छ मलाई चाहिँ पुतली बनाउनु चाहिँ आउँथ्यो त्यसमा मैले पिङ्क कलरको पुतलीहरू बनाउँथेँ मलाई किनकि पिङ्क कलर चाहिँ पुरै मनपर्थ्यो त्यसमा मैले पिङ्क कलरको पुतली तर मलाई थाहा छैन त्यो अब त्यो कस्तो देख्छ भनेर राम्रो देख्छ कि देख्दैन तर मैले प्राय जस्तो कार्डमा चाहिँ बाहिरतिर पनि पि पिङ्क कलरले म स्केच गर्नु गर्ने गर्थेँ त्यतिखेर ह्या ह्यापी फ्रेन्डसिप डेहरू भन्दै लेख्दै यो लेखेर दिन्थेँ अनि त्यतिखेर साथीहरू पनि खुसी हुन्थ्यो किनकि त्यसमा आफ्नो मेहनत आफ्नो फिलिङ्सहरू डल्लै त्यसमा पोखेको हुन्छ अनि त्यसले साथीहरूले पनि खाता खातातिर चेपेर राख्थ्यो अनि अरूलाई उसले उसले पनि त्यसै गरी मलाई पनि बनाएर दिन्थ्यो अनि विशेष गरी अनि हामी सानो हुँदा चाहिँ निकै सानो हुँदाखेरि चाहिँ हाम्रोमा त्यतिखेर पैसा पनि केही हुँदैनथ्यो त्यतिखेर पैसा अबबो दियो घरबाट दियो भने पनि अब मिठाई खाँदा सानो हुँदा मिठाई खाएरै सक्ने गर्थ्यो अनि त्यतिखेर चाहिँ अब विशेष गरी टिचर्स डेमा चाहिँ हामीले अब सानै हुँदा त हाम्रो केही ज्ञा बुद्धिहरू हुँदैनथ्यो त्यतिखेर अब जानी नजानी हामीले चाहिँ जानी नजानी बनाउँदै हामीले ह्यापी टिचर्स डे लेखेको हो कार्डहरू दिने गर्थ्यो अनि दिँदाखेरि चाहिँ टिचर्स पनि पुरा खुसी हुनुहुन्थ्यो अब त्यही त त्यो त्यस्तो अब मूल्य त थिएन होला तर त्यस्तो राम्रो त थिएन होला तर पनि टिचरहरू अब हाम् हामी खुसी भएको देखेर नै थाप्नुहुने गर्थ्यो होला अहिले सम्झिँदा चाहिँ त्यो दिनहरू किनकि त्यतिखेर अब सबै पैसा पनि त्यस्तो हुने गर्थेन अनि त्यहाँदेखि त्यतिखेर अब के दिनु के दिनु भन्ने हुन्थ्यो अनि कसरी अब किनकि हाम्रो यहाँबाट निकै नै टाढो म चाहिँ यहीँ गाउँको स्कुल पढ्थेँ होइन त्यतिखेर मलाई अब म सानै हुँदाखेरि अब एक्लै त बजारहरू जानु दिनु हुँदैनथ्यो अनि त्यही कारण पनि हातले मज्जाले बनाएर दिने गर्थेँ टिचर्स डेमा पनि अनि अनि ह्यापी फ्रेन्डसिप डे भन्दै पनि दिन्थे अनि लास्टमा चाहिँ लास्ट हाम्रो छुट्टी हुँदा चाहिँ एउटा अनि छुट्टी हुनुभन्दा अगाडिखेरि चाहिँ अनि हामी लेटर लेटर जस्तै बनाएर तर त्यसमा चाहिँ मज्जाले हामीले त्यसमा डिजाइनहरू हालेर एउटा कार्डै जस्तो बनाएर चाहिँ हामीले छुट्टी हुनु स्कुलको लास्ट दिनमा चाहिँ हामीले दिने गर्थ्यो अनि अहिले चाहिँ त्यस्तो के पनि हुने गर्दैन तर त्यो त्यतिखेरको त्यो दिएको चिज चाहिँ पुरै अब त्यो मूल्य लाग्छ मलाई चाहिँ